पौडी खेल्दा समस्त हात खुट्टा अनि जिउको व्यायाम हुन्छ त्यसले गर्दा शरीरको सबै अङ्गहरूमा फाइदा हुन्छ पौडी खेल्दा पानीभित्र श्वास रोक्ने अभ्यास गरिन्छ जसले गर्दा श्वास फेर्नलाई नियन्त्रण गर्न मद्दत गर्छ समग्र स्वास्थ्य र फिटनेसका लागि पौडी खेल्दा पाइने फाइदाहरू फोक्सोलाई सहायता हुन्छ र गेढी पनि मजबूत वा बलियो भएको पाइन्छ अनि धेरै क्यालोरिज बर्न हुन्छ